एउटा बिरुवा उमार्नको लागि अब माटो त थुप्रै प्रकारको हुन्छ तर पनि अब हामी जुन बसेको ठाउँ छ जहाँ बसेको छ जस्तो माटो छ त्यस्तै माटो युज गर्छौँ तर त्यसमा पनि हामीले जब बिरुवा रोप्नुभन्दा अगाडि हामी यसलाई एउटा माटोलाई माटो लिएर माटोमा हामीले आफ्नो मतलब अर्ग्यानिक मल अब गाईको मलहरू हुन्छ त्यसमा हामी चाहिँ केमिकल चाहिँ लगाउँदैनौँ अब जुन हाम्रो अर्ग्यानिक माटो छ त्यसलाई माटोलाई हामी त्यो मलसँग मिसाएर चाहिँ हामी एउटा अब पट या गामला जहाँ पनि होस् त्यहाँ हालेर हामीले बिरुवालाई चाहिँ राम्रोसँगले हेरेर मौसम हेरेर किनभने ठन्डा महिनामा प्रायः मलाई पनि बरबिरुवाहरू सर्दैन किनभने हाम्रो त्यति बेला ठन्डाको कारणले गर्दाखेरि जरा जानु पाउँदैन त्यसले गर्दाखेरि त्यो मर्ने चान्सेस ज्यादा हुन्छ र यो जुन जुलाई को बेलामा चाहिँ हामीले जे पनि चिजहरू हुन्छ हामीले मतलब बिरुवाहरू भयो या जुनै पनि कटिङहरू गर्नु छ भने त्यो समयको लागि चाहिँ हाम्रो लागि अनुकूल समय हो किनभने त्यति बेला चाहिँ सबै कुरो पानी पनि प्रसस्तै हुन्छ र सबै कुरो सर्नसक्छ